र दार्जिलिङ जिल्लाको लोकप्रिय खेलहरूमध्येमा चाहिँ अब मलाई चाहिँ अब मलाई लागेको लोकप्रिय खेल चाहिँ अब फुटबल नै हो है र यो फुटबल चाहिँ यस्तो खे खेल हो जसले चाहिँ अब हाम्रो अब युवापिँढीहरूलाई हरेक ठाउँहरूमा एकाअर्काको एउटा सम्पर्कमा ल्याउने एउटा गाउँदेखि अर्को गाउँको अर्को गाउँदेखि अर्को गाउँको र अब यस साथीहरू एउटा आ परिचयको आदान प्रदान सँगसँगै एकदमै फुटबल खेलाडीहरूको एकदमै उयसलाई लिएर एकदम मनोरञ्जनमा धेरैजना पब्लिकहरू पनि भेला गर्न सकिन्छ जस्तै अब त्यस एउटा फुटबल अर्गनाइज गरेको इस् ठाउँहरूमा औँसी भयो है त्यस्तै उयसलाई लिएर अब गाउँको हरेक वरिपरिको भेकको साथीसँगीहरूसँग पनि भेटघाट गर्नसक्ने एउटा अरू जातिको समुदायहरूसँग पनि जस्तै अब एउटा गाउँदेखि अर्को गाउँ अर्को गाउँदेखि अर्को गाउँको साथीहरूसँग एकदमै एउटा एकदमै राम्रो सम्बन्धहरू पनि बनाएर लानु लाने है योगदानहरू दिनसकिन्छ र खेलकुद यस्तो मनोरञ्जन हो र त्यो मनोरञ्जनले नै हाम्रो हरेक साथीहरूभाइ साथीभाइहरूसँग भेटघाट हुने एउटा सांस्कृतिक एउटा प्रतिस्पर्धा पनि त्यसमा देख्नुपाउने र त्यसमा कुनै एउटा नैराश्यपूर्ण कुराहरू चाहिँ अब नभएकोले गर्दाखेरि अब यो दार्जिलिङ जिल्लाको समुदायको मान्छेहरूले चाहिँ अब फुटबल भयो भलिबल भयो है र यस्तै अब क्रिकेटहरू खेलेर है हामी एकाअर्काको एकदमै जनसम्पर्कमा हाम्रो हाम्रो सम्पर्क कायम राख्नसक्छौँ र एउटा आफ्नो गाउँको साथीभाइहरूलाई अरूको गाउँको साथीभाइहरूसँग मित्रता गाँस्ने र परम्परा पनि बसेर जान्छ र मलाई लागेको चाहिँ अब एकदमै हाम्रो लोकप्रिय र मनोरञ्जनात्मक

खेल चाहिँ मलाई अब फुटबल फुटबलले नै अब सबभन्दा धेर चाहिँ अब हामी पब्लिकहरूसँगको एउटा कन्ट्रे अब सम्पर्कमा जानुसक्छौँ भन्ने लागेको छ